म पकाउनु पकाउनु सुरु गर्नु अघि पहिला तरकारी काटेर मसलाहरू नै अगाडि रेडी गर्छु है तरकारी काटेर मसलाहरू पिसेर रेडी राखेर प्याज रामभेँडा खोर्सानी आदी काटेर राखेर त्यसपछि मात्रै म पकाउनु सुरु गर्छु अनि अब जस्तो माछाहरू बनाउँदाखेरि पनि पकाउँदाखेरि पनि पहिला पहिला मसला नै रेडी गर्छु है पहिला प्याज रामभेँडा कोरेसो गरेर अनि मसला पिसेर रेडी राखेर चाहिँ त्याँदेखि माछा फ्राई गर्छु अनि अब माछा फ्राई गरेर मसला पकाएर भाजेको माछालाई चाहिँ फेरी मसलामा पकाएर रेडी गर्छु अनि जस्तो अब कटहरको सब्जीहरू बनाउनु पर्दाखेरिदेखि चाहिँ अब त्यसलाई चाहिँ दुईपल्ट पकाउनु पर्दाखेरि चाहिँ म पहिला कटहरलाई नै पहिला बोइल गर्छु अनि कटहर बोइल गर्न राखी सकेपछि मात्र मसलाहरू रेडी गर्छु पहिला मसला रेडी गर्छु जस्तो प्याज अदुवा लसुन जिरा है जिरा अदुवा लसुन पिसेर रामभेँडा प्याज काटेर खोर्सानी काटेर रेडि गरेर पहिला कटहर उसिनेर कटहरलाई निकाल्यो त्यहाँदेखि त्यसलाई छिल्काएर सानो सानो पिस गरेर काटेर त्यहाँदेखि मसला पहिला पकाएर राम्रोसँगले मसला भुटी सकेपछि कटहरलाई हालेर त्यसलाई राम्रोसँगले पकाउँछु अनि अरू प्राय सब्जीहरू बनाउँदाखेरि पनि प्राय नै म पहिला तरकारी नै काट्ने गर्छु पहिला तरकारी काटेर मात्र खाना बनाउने सुरु गर्छु